मेरो बिचारमा चाहिँ गाउँको विद्यालय नानीहरू चाहिँ एकदमै असफल भएको हुन्छ किनभने तिनीहरू चाहेर पनि आफ्नो आमा बाबाको हातमा पैसा पैसाहरू नभएको कारणले गर्दाखेरि राम्रो स्कुलहरूतिर पढेको हुँदैन त्यसै कारण अब गाउँतिर नै पढ्नु पर्यो अनि आधाकल्चो पढेर तिनीहरू कि त कामपटि लाग्नुपर्यो कि त बिहा गर्नुपर्यो तर बजारको नानीहरूको यस्तो दु ख नै हुँदैन तिनीहरूको आमा बाबाहरूले राम्रोसँग देखभाल गरेर राम्रोसँगले पढाउनुहुन्छ तिनीहरूकोमा एउटा टेन्सन भन्ने हुँदैन कि मेरो आमा बाबाकोमा ए यो पैसा छैन होला र पढाउनु सक्नु हुँदैन होला भनेर एउटा टेन्सनहरू हुँदैन र तिनीहरू राम्रो पढ्छ तर कतिजनाको नानीहरू चाहिँ बजारको नानीहरू चाहिँ के हुन्छ भने तिनीहरूको सोचमा त्यस्तो सोचै आउँदैन कि मेरो बाबा आमाबाले यति मलाई यति फेसिलिटिस् दिनुभएको म राम्रोसँगले पढ्छु भन्ने हुँदैन कतिजना त नराम्रो बाटोहरूपटि लाग्छ कतिजना पढ् पढ् पढ्ने पढाउने मान्छे हुँदा हुँदै पनि तिनीहरू पढ्दैन आफ्नो फ्युचरलाई नाश गर्छ होइन तर गाउँको नानीहरू चाहिँ सानैबाट दु ख देखेर आएको हुन्छ त तिनीहरू सानो सानो कति कम्ती पढे तापनि तिनीहरू एउटा सोच हुन्छ कि म अलिकति पढेर पनि कुनै न किनै अलिअलि भए पनि म मेरो आमा बाबालाई चाहिँ म सहायता गरेर चाहिँ अलिकति भए पनि घरमा हेर्ने गर्छु भन्ने एउटा सोच हुन्छ तर बजारको नानीहरूमा चाहिँ मेरो विचारमा चाहिँ यस्तो हुन्छ कि तिनीहरूकोमा त्यस्तो सोच नै हुँदैन पढाउँदा पढाउँदै पनि तिनीहरूले नै आफ्नो फ्युचरलाई आ ग्रान्टेड लिएर जान्छ